मलाई चाहिँ अब हैन डान्स अ अस्ति म लोसारमा नाचेको थियो अनि त त्यही डान्स मलाई पुरा मन पर्छ हैन त्यो डान्समा म सेकेन्ड भएको थिएँ अनि त त्यो चाहिँ हाम्रो कल्चरको डान्स थियो लोसार हैन जस्तो आफ्नै कल्चरको लुगा लगाउनु पर्ने ड्रेस लगाएर नाच्नु पर्ने हैन अनि त त्यो चाहिँ डान्स राम्रो भएको थियो हैन मेरो दुईटा डान्स थियो हैन दुईटा ग्रुप थियो एउटा बहिनीसँग नाचेको थियो एउटा आफ्नो साथीहरूसँग नि नाचेको थियो हैन त्यो दुईटै डान्स चाहिँ राम्रो भएको थियो साथीहरूको डान्स पनि राम्रो भएको थियो अनि मेरो बहिनीसँग नाच्ने डान्स जे म त्यसमा चाहिँ सेकेन्ड भएको थियो हैन अनि त थुप्रोले पनि मन परायो हैन मैले मलाई पनि राम्रो लाग्यो त्यो डान्स गर्न हैन आफ्नो कल्चरको डान्स गर्नु त अझ मलाई पनि खुसी लाग्यो अनि त त्यो डान्स गर्न प्रेक्टिस गर्दाखेरि चाहिँ अब पहिला पुरा सिक्ने एकदम पुरा खुट्टा दुख्यो मतलब जस्तो पहिला पनि सिकेको थियो त्यो डान्स तर बिर्सेको थियो अनि फेरि अहिले पछाडि सिक्दै सिक्दैखेरि चाहिँ त्यस्तो लाग्यो एक हप्ता यस्तै लाग्यो हैन अनि सोह्र दिन यसोहरू लाग्यो एक हप्ता पाँच दिन लाग्यो अनि त राम्रो पनि लाग्यो पछाडि त्यस्तो डान्स गर्दाखेरि चाहिँ राम्रो पनि लाग्यो पहिला त थाकेको थियो खुट्टा दुखेको थियो वहाँ अनि त त्यो दिन चाहिँ अब बिहान डान्स सिकिनँ हैन राति नाच्दाखेरि चाहिँ राम्रो भएको थियो हाम्रो लोसर चाहिँ अब लोसर सालैपिछे हुन्छ हैन सालैपिछे डान्स गर्छ अनि म चाहिँ पहिला नाचेको थिइनँ त्यति बेला चाहिँ डान्स गरेको थियो हैन मलाई राम्रो पनि लागेको थियो अनि त डान्स गर्छु भनेर पनि सोचेको थियो मैले अनि मैले त्यो डान्स गरेको थियो त मलाई राम्रो पनि लाग्यो के त अब लोसर लोसार अब लोसारमा डान्स गर्दाखेरि जहाँ आफ्नै कल्चरको लुगा लगाउनु पर्ने आफ्नै ड्रेस लगाउनु पर्ने लुगाको अनि त त्यसमा चाहिँ राम्रो लाग्यो डान्स गर्दाखेरि अनि त्यस्तो अब सबैले मन पनि परायो अब हामी नाचेको हैन दामी थियो डान्स गाना नि राम्रै थियो आफ्नो तामाङको गाना थियो अनि तामाङहरूले मान्छ यो लोसार चाहिँ बुद्धिस्टहरूले मान्छ अनि त दामी भएको थियो अरू जग्गा चाहिँ म नाचेको थिएन नाचेको थिएन हैन मतलब सानो सानोतिर चाहिँ नाचेको थियो ठुलो प्रोग्रामै ठुलो नै भएको थियो हैन अनि ठुलोमा चाहिँ फर्स्ट टाइमै नाचेको थियो म अनि त फर्स्ट टाइम नाच्दाखेरी फर्स्ट टाइम आफ्नो त नर्भस टाइपको पनि भएको थियो हैन नर्भस भएको थियो तर अब आफ्नो स्टे स्ट्यान्डमा पुग्दाखेरि चाहिँ ठिकै नै लाग्यो के त अब पहिला चाहिँ के गरौँ के गरौँ भएको थियो अत्तालिएको जस्तो भएको थियो हैन अनि पछाडि चाहिँ डान्स गर्दै गर्दै गएर चाहिँ ठिकै नै लाग्यो अनि रिजल्ट आउँदाखेरि चाहिँ आफू मतलब डर लागेको थियो कि त्यो ला के हुन्छ कि के हुन्छ भनेर अनि पछाडि त सेकेन्डमा आफ्नो नाम बोलाउँदाखेरि चाहिँ के खुसीहरू पनि लाग्यो हैन मज्जा लाग्यो अनि त अब त्यही डान्स मन पर्थ्यो लोसारमा हैन अनि अँ त्यति बेला नाच्दाखेरि चाहिँ अब आफूलाई नि मज्जा लागेको थियो हैन डान्स गर्दाखेरि लोसारमा अब पहिला त नर्भसै भएको थियो डान्स गर्दाखेरि अनि पछाडि चाहिँ नाच्दाखेरि चाहिँ राम्रो लाग्यो सेकेन्ड आउँदाखेरि आफूलाई खुसी नि लाग्यो अनि त अब त्यो लोसारको डान्स नाच्दाखेरि चाहिँ अब आफ्नै अब कल्चरको गानामा नाच्यो ड्रेस लगाएर नाच्यो भनेदेखि चाहिँ मान्छेहरूले पनि मन परायो क्या सबैजना मान्छेहरूले नि मन परायो दामी पनि थियो डान्स गाना पनि आफ्नै कल्चरको थियो तामाङहरूले मान्छ यो बुद्धिस्ट चाहिँ अनि त राम्रो नै थियो डान्स चाहिँ राम्रो पनि भएको थियो यो डान्स चाहिँ यादगार छ मलाई पुरा मन पराउँछ यो डान्स मैले भिडियो पनि गरेर राखेको छ राम्रो पनि लाग्छ मजापनि लाग्छ